हेलो अङ्कल तपाईँकोमा अहिले सब्जीहरू के के छ हौ हजुर म यता कुमाईबाट हजुर हजुर

हजुर हजुर यो तपाईँकोमा आलु चाहिँ कसरी किलो छ हौ हजुर ए मलाई त्यस्तै पचास किलो जस्तो चाहिएको थियो नि हजुर अनि त्यो प्याज चाहिँ कति छ प्याज कसरी कसरी छ हजुर

हजुर मलाई प्याज पनि त्यस्तै पचास किलो जस्तै चाहिएको हजुर अरू त्यो अरू सब्जीहरू पनि छ नि है तपाईँकोमा हजुर अनि टमाटर चाहिँ कसरी छ टमाटरको चाहिँ कसरी छ अङ्कल हजुर ए हजुर मलाई खोर्सानी पनि चाहिएको थियो हौ ए हुन्छ हुन्छ अङ्कल हजुर मलाई त्यही चाहिएको थियो त्यति नै यही त्यस्तै जुलाई एक तारिकतिर चाहिएको थियो हौ हजुर हजुर कुमाईको

हजुर म कल गर्छु नि तपाईँलाई भोलितिर हजुर भोलितिर गर्छु नि

हजुर हजुर ए हुन्छ हुन्छ हजुर

मेरो नाम विमर्श

हजुर

हजुर हुन्छ हुन्छ म तपाईँलाई भोलितिर कल गर्छु नि हजुर ए हुन्छ म कल गर्छु नि भोलितिर आज त भ्याउँदिनँ कि अलिक

हजुर हुन्छ राखेँ ल